मलाई घुम्न मन परेको ठाउँ चाहिँ सिक्किमको लाचेन त्यहाँको हावा पानी एकदमै राम्रो छ अरे भनेको सुनेको थिएँ र त्यहाँ धेरै टाडा टाडाबाट मान्छे मानिसहरू त्यहाँको रमणीय दृश्यहरू हेर्न आउँछ भनेको सुनेको थिएँ र त्यहाँ मलाई त्यो जग्गा कस्तो के छ त्यहाँको मानिसहरूको के छ रहन सहन त्यो बुझ्नको लागि मलाई त्यो जग्गा एकदमै घुम्नु मन लागेको छ र अर्को कुरो अर्को जग्गा नेपालको पोखरा नेपालको पोखराको त्यहाँ ताल छ हरे त्यहाँ धेरै टाडो टाडोबट विदेशी टुरिस्टहरू त्यहाँ घुम्न आउँछ अरे त्यो तालको एउटा दृश्य अवलोकन गर्नुको निम्ति आउँछ अरे भनेको सुनेको थिएँ त्यसैले गर्दाखेरि मलाई त्यो नेपालको पोखरा पनि हेर्नु मन एकदमै लागेको छ र त्यसरी नै भुटानको फुन्चुलिङ् त्यहाँको एउटा गुम्बा गुम्बाको दर्शन गर्न र त्यहाँको मानिसहरूको के कसो छ त्यहाँको जिउने तरिकाहरू कस्तो प्रकारको छ के छ त्यो हेर्न मन लागेको छ यति यति नै